मैले एउटा सन्स्क्रिन किनेको थिएँ है एकदमै घामहरू घामहरूलाई प्रोटेक्ट गरोस् भनेर तर त्यो चाहिँ मेरो निम्ति एकदमै राम्रो भएन मेरो स्किनलाई सुट गरेन मेरो अनुहारमा पनि धेरै किसिमको यसरी फोकाहरू पनि निस्कियो